मैले किनेर किनेको सबैभन्दा फर्स्ट प्रडक्ट चाहिँ हो जुन चाहिँ हेडफोन हो जसको ए त्यससँग मेरो एक्सपिरियन्स धेरै राम्रो गइरहेको थियो त्यो सब होइन त्यसमा सबैभन्दा पहिला कुरा चाहिँ मैले मनपराउने चाहिँ हो जसको एएनसी मोड जसमा चाहिँ हाम्रो ब्याकग्राउन्डको आवाज एकदम काटिकन खालि जुन चाहिँ हामीले बोलिरहेको हुन्छौँ त्यसको मात्रै अब भोइस राम्ररी क्लियरली क्याच गर्छ र राम्रै रिकर्ड गर्छ त्यसमाथि त्यसको एएनसी मोडमा चाहिँ सबैभन्दा राम्रो कुरा यो छ कि त्यसले ब्याकग्राउन्डमा चलिरहेको हावा अथवा ब्याकग्राउन्डमा चलिरहेको गाना हल्लाचिल्ला अथवा कुनै बाइक गाडीहरू चलिरहेको आवाजहरू केन क्यान्सल गरिदिन्छ र हाम्रो आवाज मात्रै क्लियरली रिकर्ड गर्छ त्यसको माथि त्यसको बेस सिस्टममा चाहिँ धेरै मोडसहरू दिएको हुन्छ जसले गर्दा हाई बेस सिस्टममा त्यस्तो कुनै पप म्युजिकहरू सुन्न मात्रै मजा लाग्छ र लो बेस सिस्टम लो बेस सिस्टममा लोफी सङ्ग्स जुन आजकाल धेरै चलिरहेको छ त्योहरू सुन्नमा धेरै राम्रो लाग्छन् जसको जसको जोसँग मेरो एक्सपिरियन्स धेरै राम्रो भएको थियो त्यो सबैहरूमा मेरो एक्सपिरियन्स धेरै राम्रो गएको थियो जुन चाहिँमा सबैभन्दा राम्रो कुरा चाहिँ मलाई त्यसको साउन्ड पनि लाग्यो किनभने त्यसको साउन्ड पनि पुरा हाई र धेरै राम्रो क्वालिटी दिएको थियो त्यसमा चाहिँ साउन्ड लिक नभइकन खालि हेडफोनमा मात्रै आवाज आउँथ्यो त्यही अब सस्ता प्रडक्ट हेडफोनहरूमा साउन्ड लिकेजको पनि प्रब्लम हुन्छ तर यसमा चाहिँ साउन्ड लिकेजको प्रब्लम हुँदैन र फोनकलहरूतिर चाहिँ आरामले बात गर्न सकेको हुन्थ्यो त्यो एएनसी मोडले गर्दा त्यसमाथि हेडफोनको अरू जुन चाहिँ सिस्टम थियो जस्तो कि त्यसमा बटन्सहरू धेरै दिएको हुन्छन् वाटार प्रुफ थिइन र त्यसमा बटनहरू दिएको जस जसमा चाहिँ अरू अरू मोड्सहरू छ जस्तो कल उठाउने कल डिक्लाइन गर्ने अथवा प्ले अर्को अर्को म्युजिक प्ले गर्नको लागि त्यो सबै कुराहरू दिइरहेको हुन्थ्यो